दाजु कति टाइम लाग्छ यहाँदेखि तपाईँ त आउन पनि ढिलो गर्नु भयो त ट्रफि ट्राफिक पनि पुरा जाम रहेछ त्यही लागि यहाँदेखि भित्र जाने कुनै रस्ता छैन अलिक छिटो गर्नु होस् न फेरि एयरपोर्टमा त चेक इन पनि भइरहेको हुन्छ नि है